हजुर हो त को बोल्नुभयो होला ए हजुर हजुर भन्नुहोस् न के काम थियो होला ए मेरोमा लोकल पनि छ

हजुर पाइन्छ लोकल कुखुरा त अलिक महँगो छ हौ सात सय रुपियाँ

कोइलर पाँच सय ब्रोइलर तिन सय ए कति जस्तो चाहिएको थियो बिस केजी ए ए मिलाइसकेपछि चाहिँ भरे ल्याउनु आउनु भएन भने भनेर नि ए त्यही त हौ ज्वरोमा त कुखुरा त खाँदैन हजुर हजुर तपाईँहरूलाई डल्लै माग्नुहुन्छ भने डल्लै पनि दिनु सक्छु काटेर भन्नुभयो भने काटेर पनि सक्छु

हुन्छ हुन्छ काटेर म गरिदिन्छु नि तपाईँले त पुरा खोक्नु हुँदै रहेछ अब लोकल कुखुराको मज्जाले सुप खानुहोस् ए हुन्छ अनि दस केजी चाहिँ कस्तो पाराले दिनुपर्ने बिस केजी चैँ काटेर दस केजी चैँ कसरी दिनु पर्ने ए तपाईँलाई चाहिएको नि बिस केजी ए हुन्छ हुन्छ हजुर बजारमै

ए हजुर हजुर